लेखकको चिन्ता वा आत्मसन्देहलाई म चाहिँ कसरी सामना गर्छु भने जस्तै कि कुनै पनि विषयमाथि जब म आफ्नो लेखकीय अभिव्यक्ति दिन अग्रसर हुन्छु त्यस समयमा मैले अभिव्यक्त गर्न चाहेको जति पनि भाव छ मैले अभिव्यक्त गर्न चाहेको जो कला छ त्यो कला चाहिँ अझै पनि पूर्ण अभिव्यक्त भएको छैन भन्ने मलाई जहिल्यै पनि सन्देह भइरहन्छ र त्यस सन्देहले मलाई जहिल्यै पनि फरि मैले सिर्जना गर्नुपर्छ सिर्जनामा अझै मैले परिमार्जन गर्नुपर्छ सिर्जनालाई मैले अझै परिमार्जित गरेर पुनः लेख्ने प्रयास गर्नुपर्छ कुनै कुनै सिर्जनालाई मैले पुनः दोहोर्याउनुपर्छ या सुधार्नुपर्छ भन्ने चिज मनमा भन्ने त्यो धारणा आइबस्छ जसले गर्दाखेरि चाहिँ म एस प्रकारको आत्मसन्देह सामना गर्दछु साथै म पुनः पुनः सिर्जना गर्नतर्फ अग्रसर भइरहन्छु त्यसरी नै मेरो लेखन राम्रो भएको छैन कि भन्ने कुरा मलाई प्रायः प्रायः महसुस हुन्छ किनभनेदेखि मैले जुन विषयमाथि जुन चिजमाथि आफ्नो अभिव्यक्ति दिइरहेको हुन्छु त्यो अभिव्यक्ति चाहिँ पूर्ण भइसकेको छैन सायद यति पढदाखेरि अथवा यति सुन्दाखेरि कसैले यसबारेमा त्यो स्तरको धारणा बनाउन सक्तैन होला जुन धारणा मैले बनाएर चाहिँ प्रस्तुत गर्दैछु भन्ने कुरा मलाई लागिबस्छ त्यसले गर्दाखेरि चाहिँ मलाई आफ्नो लेखाइमा कमी छ कि जसको कारणले गर्दा मैले जे देखेर जे भन्न खोजिरहेको छु त्यो कुरा पाठकसम्म पुगेको छैन कि भन्ने सन्देह लागिबस्छ र यही कुरा चाहिँ मेरो कमी हो कि भन्ने लाग्छ र यही कुराले मलाई प्रेरणा पनि दिन्छ कि म पुनः सिर्जना गरौँ र पुनः पाठक समक्ष आफ्नो लेख लिएर जाउँ भन्ने र मेरो लेखनीलाई चाहिँ विशेष गरेर पाठकहरूले नै समर्थन गर्ने गर्नुहुन्छ मेरो लेखाइलाई मन पनि पराउनु हुन्छ र मलाई अझै लेख्नका निम्ति उहाँहरूले प्रेरित गर्नुहुन्छ यस्ता थुप्रै प्रतिक्रियाहरू छन् जुन प्रतिक्रियाहरूले गर्दाखेरि चाहिँ मलाई पुनः लेख्नका निम्ति प्रेरित गर्दछन् यस्ता थुप्रै आलोचना पनि छन् जस्ता आलोचनाले गर्दाखेरि चाहिँ मलाई लेख्न प्रेरित गर्दछन् कि तिमीले लेखेको राम्रो भएको छैन भन्ने आलोचनाले पनि मलाई लेख्न प्रेरित गर्दछ किन भनेदेखि मैले राम्रो लेख्न चाहेको हो र कसरी पढेर नै त्यसलाई नराम्रो सोचिदिनु भयो भन्ने लाग्छ र कसैले पढेर त्यसमा अर्थ खोजिराख्नु भएको छ पाउनुभएको छैन त्यसर्थ मैले अर्थ दिने कोसिस गर्नुपर्छ भनेर पनि मैले लेख्ने कोसिस गर्छु त्यसरी नै धेरैजना यस्ता व्यक्तिहरू हुनुहुन्छ जसले मेरै शिक्षक जसले चाहिँ मेरो लेख पढेर मलाई तिम्रो लेख राम्रो छ यसले मलाई खुसी महसुस भयो तर यो अझै राम्रो हुन सक्छ भन्ने कुरा उहाँले भन्नुभएको थियो त्यसले गर्दाखेरि पनि मलाई प्रेरणा दिन्छ धेरैजना यस्ता पाठकहरू छन् जस जो पाठकहरूले चाहिँ मेरो लेख पढेर एकदमै उत्साह प्राप्त गर्छन् उर्जा प्राप्त गर्छन् यी कुराहरूले गर्दाखेरि अनि त्यो उर्जा प्राप्त गरेको कुराहरू जब मलाई उनीहरूले अभिव्यक्त गर्छन् ती अभिव्यक्तिले ती प्रतिक्रियाहरूले मलाई लेख्नका निम्ति पुनः प्रेरित गर्ने गर्दछ